ए तपाईँ ट्राभल एजेन्सीको अङ्कल बोल्नुहुँदै छ होला नि ए हजुर हजुर मैले जुन अस्ति त्यो एउटा कार बुक गरेको थिएँ कि उहाँको नाम सनिर हुनुहुन्थ्यो र खोइ त्यो कार नम्बर पनि याद भएन फोन नम्बर पनि तपाईँलाई अलिकति उहाँको जानकारी लिनको लागि कल गरेको थिएँ हजुर मलाई त्यही ट्याक्सी धेरै चाहिएर नि कि ए होइन होइन उहाँ अलिक भाइ अलिक राम्रो हुनुहुन्छ अरू पनि छ नि कार तपाईँको होइन मलाई चाहिँ त्यही ट्याक्सी त्यही कारै अलिकति चाहिएको थियो वहाँ अलिक रााम्रो हुनुहुन्थ्यो र हजुर हजुर ए त्यही त त्यही कारको लागि हुन्छ उहाँलाई भनिदिनुहोस् न त्यहाँ यहाँ पठाई दिनुहोस् न ल ए हवस् त हवस् त ए हुन्छ ए हजुर उहाँको नम्बर दिनुहोस् न हजुर डबल सेभेन नाइन सेभेन डबल एट फोर जिरो एट नाइन ए हुन्छ हुन्छ ए हेलो हजुर समीर भाइ बोल्नुभएको हो ए तपाईँ अस्ति मैले क्या हौ चिन्नु भयो मलाई ए हजुर अस्ति त्यो कार बुक गरेको थिएँ नि तपाईँलाई नै ए तपाईँ प्लिज काइन्डली मलाई अलिक हजुर मार्केटिङमा जानु पर्थ्यो कि अन्त तपाईँको कार अलिकति चाहिएको थियो र तपाईँलाई सोध्नु मन थियो र हुन्छ आउनुहोस् न कति घन्टा लाग्छ होला है

चालिस मिनट ए हुन्छ हुन्छ हुन्छ हजुर अस्ति सारै मजा आयो त्यहाँ धुम्न ओर्न है

हजुर त्यति बेला तपाईँ कतिबजी पुग्नुभयो घर बेलुकी मजा आयो है साह्रै मजा आयो त्यहाँ पिकनिक है त्यही त तपाईँ एकदम राम्रो मान्छे लागेर धेरै तपाईं को टेक्सी आहिलेदेखि खोजेको होइन खोइ हेर्नुहोस् न ट्राभल एजेन्सीिलाई फोन गरिकन तपाईँको नम्बर मागिकन फेरि गरेको नि ए हुन्छ तपाईँको नम्बर लेख्नु होइन होइन मलाई उहाँले दिनुभएको छ नि राखेर त गरेको ए अर्को नम्बर पनि लेख्नु ए हुन्छ हुन्छ ए हुन्छ हिड्नुभयो त्यहाँबाट ए हुन्छ हुन्छ हुन्छ ए म पर्खिरहेको छु हजुर त्यो रिस्याटको त्यो अलिकति त्यो एउटा दोकान छ कि माथि रोडमै आउनुहोस् न त्यहाँ हर्न बाजाउनुहोस् न त्यहाँ म निक्सिहाल्छु बाटोमा हजुर म मात्रै छु अहिले परिवारहरू हुनुहुन्न त्यही त त्यहीँ उतै परिवार भएकोमै जाउँ भनेर तपाईँलाई बोलाएको हुन्छ आउनुहोस् न आउनुहोस् न हुन्छ हुन्छ थ्याङक्यू हुन्छ पर्खिरहेको छु ल हुन्छ बाटोमा आएर चाहिँ हुन्छ ओर्लिनुहोस् त्यहाँबाट म तयार भइरहेकै छु हजुर भइरहेको छु तयार निक्लिन्छु नि ल हुन्छ हुन्छ हुन्छ हवस् त थ्याङ्कयू हुन्छ पर्खिरहेको छु म हुन्छ